युट्युबमा खानाहरू बनाएको चाहिँ हेरिरहन्छु कि तर मेरो एउटा फिक्स च्यानल हुन्छ नि त्यस्तो चाहिँ कुनै खासै छैन म सबै च्यानलहरूबाट नै खाना पकाएको चाहिँ हेर्छु त्यस्तो रेसिपीहरू